हेलो दादा म त यहाँ सिलगढीमा छु त सिलगढी के भन्छ सिटी सेन्टरको छेउमा छु त तपाईँ त फोन के भन्छ आउनु भयो भनेर भन्नुभयो तर कहाँ चाहिँ छ भनेर मैले टुङ्गो चाहिँ लगाउनु सकिनँ हो दादा कहाँ हुनुहुन्छ भन्नु त भनिदिनुहोस् अन्त त्यहाँदेखि म यहाँ छु सिटी सेन्टरको तलपटि बसिरहेको छु हो तपाईँलाई पर्खिरहेको छु तपाईँलाई त देख्नु देखेको छैन हो फर्किएको फर्किएको छु हेरेको हेरेको छु तर देखेकै छुइनँ कहाँ हुनुहुन्छ तपाईँ चाहिँ म यता छु सिटी सेन्टरको तल बसिरहेको छु अनि त्यहाँदेखि तपाईँ आइपुग्नु भयो भने चाहिँ मलाई एकताल फोन गरेर भनिदिनुहोस् म यहाँनिर बसेर एकदम परेसान भइसक्यो घाम लागेको छ यस्तो हो दादा प्लिज मलाई भनिदिइहाल्नुहोस् है